दार्जिलिङ जिल्लामा उपलब्ध अब स्थानीय शिक्षाहरू अब अवसरहरू धेरै छ अब कसैले अब टेक्निसियनपट्टि जान्छ अब को कसले कोडिङमा सिक्छ कसले एयर होस्टेसपट्टि सिक्छ कसले होटल म्यानेजमेन्टमा सिक्छ अन्त अब अब यसो योहरू सिक्दाखेरि तिनीहरू जो जसले आब सिक्छ तिनीहरूले आफ्नै गाउँको या फिर आफ्नै सहरको नाम रोसन गर्नसक्छ अन्त अब टेक्निसियनहरू सिकेर कोडिङहरू गरेर आफ्नै अब गाउँमा जे जे हुन्छ तिनीहरूलाई बढावा दिनसक्छ